हेलो के तपाईँ दोकानी हो सब्जी दोकानदेखिबाट बोल्नुभएको ए हजुर तपाईँको त्यो तपाईँको जुन चाहिँ सब्जी पठाइदिनु भयो त्यसमा टमाटरको दाम चाहिँ एकदम महँगो भयो त हो होइन मैले उतापट्टिबाट ल्याउँदाखेरि चाहिँ अस्सी रुपियाँ गरेर ल्याएको थिएँ तपाईँले चाहिँ एक सौ रुपियाँ जोड्नुभएछ अन्त त्यहीँको त्यहीँ त त्यति फरक नहुनपर्ने ए त्यो भएर तपाईँले आधी केजीको चाहिँ एक सौ रुपियाँ जोड्नुभएको होइन तपाईँको एकदमै महँगो अनि तपाईँले जुन चाहिँ त्यो बैगुन पठाइदिनु भएको थियो त्यो बैगुन पनि त अलिक बिग्रिएको छ त्यहाँ हजुर अनि तपाईँकोमा अरू फ्रेस सब्जीहरू चाहिँ केही आएको छ आमो महँगो भएन र त्यही त होइन तपाईँकोमा सबै कुरा महँगो रहेछ हो होइन म चाहिँ अब रेगुलर लाने तपाईँकोबाट है फेरि मेरो फ्यामिली पनि ठुलो छ त्यो कारणले गर्दाखेरि चाहिँ अब तपाईँले अलिकति मिलाइदिनु भयो भनेर चाहिँ म तपाईँकोबाट रेगुलर लिनुपऱ्यो सब्जी अनि तपाईँकोमा आलु चाहिँ कस्तो छ लोकल आलु चाहिँ छैन नि होइन मलाई लोकल आलु पनि चाहिएको थियो अलिकति ठिकै छ त्यो मधेसी आलु तपाईँले यदि पल्लाको दिनु हो भने कसरी दिनुहुन्छ